हाम्रो गाउँमा स्कुल थिएन र गाउँ बस्ती छोडेर म बाहिर लागेँ बाहिर लागेर नोकरीतिर लागेँ नोकरी लागेर घुमेँ फिरेँ अनि सब देश विदेशको भाषा सब सिक्नु थालेँ सिकेँ सबै ऊ गरेर मैले देश डुलेर देश खाएर नोकरी गरेर बसेको छु